हेलो गुड मर्निङ हजुर हो त ए हजुर ए नानीले पार्टिसिपेट गरेको थिएछ गरेछ हजुर ए हजुर हुन्छ ए

ए हुन्छ त्यो त्यो दिन

त्यो दिन प्यारेन्ट्सहरू पनि आउनुपर्छ ए हुन्छ हुन्छ ए हुन्छ थ्याङ्कयू